हेलो हजुर हो त को बोल्नु भयो ए कहिले लानु भएको थियो ए हजुर किन के भएछ सामानमा ए हजुर हजुर

त्यो सिल खोलेको थियो सामानको होइन होइन त्यो सामानमा त्यो सिलले प्याक गरेको हुन्छ नि त्यो खुलै थियो कि लगाएकै थियो हाम्रै मान्छे आएको थियो कुन चाहिँ डिपार्टमेन्टकै थियो त्यो पछि त्यो गद्दा छ नि यसको त्यो सामानहरूको त्यहाँ पछि चेक गर कि त्यहाँ वारन्टी छ कि छैन हेर त

छ रहेछ

कहिलेदेखिको यहाँ दो यहाँ हामी त आउनु त्यस्तो मिल्दैन कि तिमी तिमी नै त्यो सामान लिएर यता हाम्रो डिप फ्रेसमा अफिसमा आउनु पर्छ हो अन्त अफिस त भोलि त बन्द हुन्छ हो भोलि सन्डे हो अन्त पर्सि यो ट्युसडे आऊ ल ट्युसडे थर्ड अक्टोबरमा ठक ठक तिमीलाई म सबै गरेर दिन्छु होइन त्यो अब सामानहरू त्यही यो कोही बेला त्यस्तो हुन्छ हो नरिसाउनु होस होइन म थर्ड अक्टोबरमा चाहिँ आउनु होस् न कति एघार बजेतिर अफिस खुलै हुन्छ हो अन्त त्यो त्यही सामान लाने भए पनि त्यही रिपेयर गरिदिन्छ हाम्रो यसले हो

होइन त्यो भइहाल्छ कि त्यो रिपेयर गरिदिने भए गरिदिन्छ नयाँ लाने भए तपाईँले नयाँ लाँदा हुन्छ नि

त्यसो भए थर्ड अक्टोबर ट्युसडे आउनु होस् न भइहाल्छ हुन्छ हुन्छ भइहाल्छ भइहाल्छ तपाईँ आउनु होस् न नरिसाउनु होस् है त्यो भइहाल्छ कोही कोही बेला त्यस्तो हुन्छ कि